म बाग्राकोट चियाकमानमा बस्छु चियाबारीमा जलपाइगुडी जिल्लाअन्तर्गत मेरो गाउँ छ यस क्षेत्रमा स्त्री पुरुषमा धेरै शैक्षिक क्षेत्र रोजगारी क्षेत्र अनि सामाजिक स्थितिको कुरा गर्नु पर्दाखेरि जम्मै कुरामा बराबरी हिस्सेदारी देखिन्छ यद्यपि शिक्षादेखि टाढो रोजगारमा जानु भने एउटा गाउँ भए तापनि यहाँ सरकारको केन्द्र सरकार अथवा राज्यसरकारबाट प्राप्त हुने जुन सरकारी नोकरीहरू छ रोजगार छ त्यसमा पुरुषको सङ्ख्या लगभग एटी परसेन्टभन्दा बढी छ त्यसको कारणले पछिल्लो समयक शैक्षिक क्षेत्रहरूमा उनीहरूको स्त्रीहरूको सहभागिता कम्ती भएर हो अन्त गभर्नमेन्ट पक्षबाट सरकार पक्षबाट उनीहरूलाई दिनुपर्ने रोजगारको अवसरहरू कम भएर हो यो अध्ययनको विषय हो र समाजिक स्थितिमा चाहिँ घरैमा घरमा पुरुष र महिलासँगै जम्मै के अरे कामहरू गरे तापनि बराबर गरे तापनि महिलाहरूले जस्तो कि ड्राइभिङ देखि लिएर धेरै पुरुष सत्ताले अक्युपाइड गरेको ठाउँहरू हो जसरी पण्डिताइहरू जस्तो भयो अब पण्डितको कार्यक्रममा भयो अनि पूजापाठहरूदेखि लिएर जम्मै रोजगारसँग सम्बन्धित छ त्यो चिजहरूमा महिलाहरूको भूमिका अति नै कम्ती देखिन्छ र आजसम्म हेर्दाखेरि चाहिँ पहिलेको जमानाको स्थितिमा आज महिलाहरूको अवस्थामा त्यहाँ सुधार देखिन्छ शैक्षिक स्थितिमा त धेरै बराबरी भए तापनि सामाजिक र रोजगारी स्थितिमा चाहिँ उनीहरूलाई अलिकति पुरुषको तुलनामा उनीहरूको अवस्था धेरै बराबर देखिँदैन कम असल देखिन्छ